वर्तमान दृष्टिकोण विज्ञापन गर्ने धेरै मानिसहरूको धा मानिसहरूसम्म पुग्ने तरिका त मलाई अहिले फिलहाल फेस बुक लाग्छ किनकि फेसबुकमा केही पनि हामीले भिडियो सेयर गरे पछि त्यसमा अब साथीहरू हुन्छ एक अर्काले देखेर अनेक मान्छेहरूको सम्म कसैले लाइक गरेर सेयर गरेर निकै मान्छेहरूको सम्म पुग्ने तरिका चाहिँ अहिले मलाई फिलहाल फेसबुकै लागिरहेको छ